भाइ भिक्टर भाइ म तपाईँको रेस्टुरेन्टबाट खाना चाहिएको थियो म मालबजार हस्पिटल छेउमा छु त्यहाँबाट डेलिभरी गरिदिनु हुन्छ दुई प्लेट मोमो दुई प्लेट चाउमिन छिट्टो पठाइदिनु होस् है